फ्लिपकार्टबाट मैले एउटा हेडफोन मगाएको थियो र मैले जुन चाहिँ हेरेको त्यो सामान चाहिँ आएन तर चार्ज चाहिँ त्यही हो सबै त्यही भनेर जस्तो उनीहरूले देखाएको त्यही प्रकारको सामान आयो आउनु चाहिँ तर त्यही चाहिँ होइन एकदम डुप्लिकेट सामान आयो र अब म कहिल्यै पनि मगाउँदिनँ फ्लिपकार्टबाट चाहिँ र मेरो साथीभाइहरूलाई मेरो सर्कलमा पनि मेरो सर्कलमा पनि फ्लिपकार्टबाट चाहिँ अर्डर नगर्नु भन्ने सजेस्ट गर्छु सबैलाई सुझाउ दिन्छु